हेलो म प्रनिसा बोलेको ए हजुर मैले हिजो त्यहाँ सिलगडी जानुको लागि भाडा मिलाएको थिएँ नि त्यहाँनेर तपाईँको ड्राइभरले त मलाई डामडिम पुगेर त तिन हजार देऊ कि देऊ भन्दैछ हजुर मैले त फाल्तु पैसा बोकेको छुइनँ पच्चिस सय मात्रै बोकेको छु मैले तपाईँसँग हिजै मिलाएको थिएँ पच्चिस सय भनेर अब म तिन हजार कसरी दिनु हजुर अन्त हजुर तपाईँ एक पल्ट फोन गरेर मजाले भनिदिनु होस् न मैले तिन हजारमा तपाईँसँग मिलाएको छु भनेर तपाईँको ड्राइभरले त मलाई तिन हजार माग्दैछ र मेरो सिलगडी जानु एकदम इम्पोर्टेन्ट भाडा दिन भने जाँदिन भन्दैछ फोन गरेर भनिदिनु होस्